ठुलो कृषि व्यवसायहरूबाट हुने जुन चाहिँ प्रतियोगिता छ यो चाहिँ अब के भने राम्रो त राम्रै हो किन अब यसले गर्दाखेरि किन एउटा जोस हुन्छ किन त्यसले अर्कोले भन्दा योपालि पा अब केही नभए पनि त्यो भन्दा अझै राम्रो गर्छु त्यसले भन्दा म अझै म योपालि धेरै मात्रमा फलाउँछु राम्रो उन्नत जातको अर्कोपालि लगाउँछु भन्ने एउटा कम्पिटिसन भएको राम्रो हो प्रतियोगिताहरू भएको राम्रो हो तर कति क्षेत्रमा चाहिँ अब के भने यो अब अर्ग्यानिक खेती भन्छ अर्ग्यानिक तर भित्र भित्र कतिवटा चाहिँ अब के हुँदा रहेछ भने बजारबाट किनेर ल्याएर कम्पिटिसनमा सो गर्ने अब आफूलाई मैले घरमै उमारेको भन्ने हुन्छ र त्यस्तो बेला चाहिँ अब यहाँबाट दु ख गरेर लगेको कतिवटा एउटा अर्ग्यानिक अब अर्ग्यनिक भए तापनि अलिकति देख्नुमा अलिक सानो हुन्छ त्यो जुन चाहिँ एउटा पेस्टिसाइड जुन चाहिँ अब सरकारी मलहरू लगाएर फलेको धेरै नै ठुलो भइहाल्छ ठुलो सब अब सब हेर्नुमा राम्रो देख्नुमा भित्रिया भिटामिनहरू अब जुन चाहिँ त्यो त्यसमा पाइने गुणवत्ताहरू छ त्यो नपाए तापनि देख्नुमा चाहिँ त्यो जुन चाहिँ त्यो सरकारी मल लगाएर जुन चाहिँ पेस्टिसाइडहरू लगाएको अब फलफुल सागसब्जीहरू चाहिँ धेरै राम्रो हुन्छ र त्यस्तो चाहिँ गर्छ भित्र भित्र गर्छ अरे अब त्यस्तो चाहिँ ना नराम्रो हो त्यसले गर्दा चाहिँ जुन चाहिँ अब कृषि कृषक दाजुभाइहरूको एउटा अर्ग्यानिक गर्ने एउटा सागसब्जी कुनै पनि अब लगाएर देखाउने र अब लगेर त्यस्तै नपाउँदाखेरि बजारकोले नै एउटा सरकारी उयोले नै बजारको किनेर लिएको कृषक कसै अरूकैबाट किनेर लिएर कम्पिटिसन राखेकोले चाहिँ अब त्यो अब उनीहरूले नै अब प्रतियोगितामा ले उयोहरू लिने गरेकोले चाहिँ अब कति निराश हुन्छन किसानहरू आफ्नो जुन चाहिँ एउटा ग्रामीण क्षेत्रबाट दु ख गरेर लगेर गरेको अब एउटा इमान्दारसित गरेको फल नपाउँदाखेरि चाहिँ अब हरेस खान्छन् तर यसलाई चाहिँ अब के भने एकदम न्यायसङ्गत तरिकाले र अब एउटा पारदर्शी तरिकाले गऱ्यो भने चाहिँ एकदमै राम्रो हुन्छ एकअर्कामा जोस बढेर जान्छ कृषि क्षेत्रतिर र यो चै